हेलो ए हजुर ए हजुर हजुर हाम्रो बिहानै आएको त फ्रेस छ हाम्रोमा रुई कत्ला बाटा माछाहरू छ अन्त अरू माछाहरू पनि छ रुईको रुईको चाहिँ रुईको चाहिँ तिन तिन सय रुपियाँ अन्त कत्लाको दुई सय अन्त बाटा माछा चाहिँ दुई सय पचास ए हुन्छ हुन्छ तर अलिक छिट्टै आउनुहोस् ल हामी आज कतै जानुपर्ने छ कि अन्त छ बजीभन्दा होइन पाँच बजीभन्दा चाहिँ अगाडि आउनुहोस् न ए हुन्छ अन्त अरू केही चाहिएन ए होइन अरूहरू पनि होइन अरूहरू पनि छ ए हुन्छ कति कति किलो हरे ए हुन्छ ए हुन्छ राखेको